ल है आज भारतका सबैभन्दा महत्त्वपूर्ण चुनैतीहरू चाहिँ यस्तै छ बेकारीहरू छ यहाँ कतिजना बेरोजगार भएकोले गर्दाखेरि एकदमा मुसिबतमा छ बाटोघाटो कहीँ जानु पऱ्यो भने खराब छ हस्पिटल जानुको लागि अप्ठ्यारो छ बाटोहरू हस्पिटलमा पनि त्यस्तै छ हस्पिटल राम्रो बनिएको छैन हस्पिटलको कन्डिसन धेरै खराब भएकोले गर्दा बिमारीहरूलाई राम्रो उपचार गर्न सकिएको छैन यस्ता समस्याहरूले भारतलाई धेरैले घेरिरहेको छ वा हुई